हाम्रो विशेष खाने कुरा चाहिँ सेलरोटी चाहिँ त्यहाँ आँटा मैदा दुध अनि के के बटर घिउ सिउ हालेर बनाउनु पर्छ एन्ड खिर छ अनि चिनी चामल अनि दुधहरू हालेर के के बदाम सदाम नरिवलहरू हालेर बनाउनु पर्छ